सहरमा चाहिँ अब सबै कुराको सुविधा हुन्छ गाडी गाडीको प्रबन्धहरू गरिबस्नु परेन अब नजिक हुन्छ त्यहीँनिर सबै कुराको सुविधा भएको कारणले गर्दाखेरि चाहिँ अब सहरसँग तुलना गर्न मिल्दैन जस्तो लाग्छ किनकि अब गाउँ बस्तीतिर अब बाटोघाटो राम्रो हुँदैन सहरको जस्तो सहरको जस्तो सबै कुराको सबै सबै कुराको प्रबन्ध हुँदैन अब सहरमा सबै कुराको राम्रो हुन्छ प्रबन्ध हुन्छ तर गाउँ बस्तीमा त्यस्तो हुँदैन न गाडीको प्रबन्धहरू राम्रो हुन्छ न केहीको फ्यासिलिटीहरू छ होइन गाउँमा त्यही भएर चाहिँ सहर र गाउँको तुलना गर्न दुईवटा बिचको चाहिँ तुलना गर्न सकिँदैन जस्तो लाग्छ